ओए सुन न अस्ति किनेको क्रिम त कस्तो नराम्रो रहेछ हौ मेरो त यस्तो राम्रो स्किनमा फोकाहरू आएर घाममा जाँदा पनि कालै डढेको दाग दाग भयो त हौ त्यो बहिनीले यति राम्रो छ यो क्रिम लाउनुहोस् न दिदी भनेको त खै यो क्रिम त खत्तम रहेछ बर्बाद भयो नि मेरो स्किन त अब खै कुन चाहिँ क्रिम लगाएर फेरि राम्री पार्नु पर्ने हो खै कुन्नि तिमी चाहिँ कहिल्यै न किन है त्यो दोकानबाट त्यो क्रिम पनि राम नराम्रो छ खत्तम रहेछ ल